हेलो ए विकास दादा हो ए हजुर मैले तपाईँलाई हिजै हिजो कल गरेको थिएँ नि मैले आज मेरो फेमिलीहरू बाहिर उयो घुम्नु जानुको लागी मैले गाडी भनेको थिएँ नि पेम्लिङ पेम्लिङ जानुको लागि ए हजुर अन्त तपाईँले अन्त मैले बिहानदेखि कल गरेको तपाईँले रिसिभ पनि गर्नुभएको छैन अन्त मैले बिहान तपाईँलाई आठ बजी नै आठ बजीकै गाडी भन्नु भनेको थिएँ तपाईँले अहिलेसम्म पनि ऊ यो गरिदिनुभएको छैन दस बजिसक्यो होइन तपाईँले अन्त जानुहुने थिएन भने तपाईँ ऊ यो तपाईँले केही प्रब्लम थियो भने तपाईँले हिजै भन्नु पर्थ्यो मलाई म अरू ड्राइभरलाई भन्नु सक्थेँ हजुर हजुर अन्त यतिखेर भइसक्यो दस बजिसक्यो अन्त कतिखेर गर्दिनुहुन्छ त अनि मेरो फेमिलीहरू छ आमा आप्पा छ भाइ बहिनी छ सानो नानीहरू छ टाढो बाटो जानु पर्ने गएर फर्किनु पर्छ अनि तपाईँले भनिदिनु भएको भए हुन्थ्यो नि त अनि बिहानखेरि नै बिहानै भनिदिनु भएको भए पनि त हुन्थ्यो हजुर हजुर अन्त यति टाइम भइसक्यो दस बजिसक्यो तपाईँले अन्त रेस् केही रेस्पन्स पनि गरिदिनु हुँदैन कल पनि रिसिभ गरिदिनु हुँदैन होइन तपाईँले बिहानै भन्नु पर्थ्यो नि त मलाई बिहानै भन्नु भएको भए अहिले यत्रो टाइमसम्म मैले भन्नु सक्थेँ नि त त्यतिखेरसम्म अनि हजुर हजुर तपाईँ कतिखेरसम्म चाहिँ आइपुग्नुहुन्छ त्यसो भए चाहिँ हजुर छिट्टो गरिदिनुहोस् छिट्टो गर् छिट्टोभन्दा छिट्टो गरिदिनुहोस् कि मेरो फेमिलीहरू छ आमाआप्पा छ सानो सानो नानीहरू छ अब यति बेला भइसक्यो कतिखेर गएर म कतिखेर फर्किनु होला हुन्छ हुन्छ हुन्छ छिट्टो गरिदिनुहोस् ल छिट्टोभन्दा छिट्टो हुन्छ